यातायात सुविधाको अभावले गर्दाखेरि स्वास्थ्य सेवामा धेरै असर गरेको छ जसरी अब बिरामीहरू आफ्नो घरबाट बाहिरी अब अस्पतालसम्म आइपुग्नका लागि धेरै कति कतिपय कतिजना बिमारीहरू त धेरै टाढोबाट आएको हुन्छ अनि उनीहरू अस्पतालमा आइपुगुन्जेल धेरै समय बितिसकेको हुन्छ यसको कारणहरू चाहिँ यो जुन चाहिँ समय लागेको कारणहरू चाहिँ हो यो जाम ट्राफिक जाम एक त यहाँ यो हाम्रो जुन चाहिँ अस्पताल छ अस्पताल चाहिँ बजारको बिचमा टाउनको बजारको बिचमा भएकोले गर्दाखेरि धेरै टुरिस्टहरू आउने आउने जाने गर्छ त्यसले गर्दा जाम हुन्छ बाटोघाटो धेरै जाम हुन् जाम हुन्छ अन्त त्यही बजारको बिचमा हुँदाखेरि स्कुलहरू पनि धेरै छ अनि स्कुल टाइममा आउँदाखेरि बिरामी बिमारीहरू स्कुल टाइमको समयमा आउनु पर्दाखेरि झन् प्रब्लम झन् गाह्रो हुन्छ बिरामीहरूलाई उनीहरूले उप ठिक टाइममा उपचार ठिक समयमा उपचार गर्नु पाउनुपर्ने समयमा नपाउँदाखेरि धेरै हानि पुर्याएको छ अनि उनीहरूको यो अनि कतिवटा अस्पतालहरू चाहिँ के भयो अस्पतालहरू चाहिँ उयो धेरै जहाँ बाटोघाटो खराब छ बाटोघाटो जुन चाहिँ बाटोहरू राम्रोसँगले नबनिएको बाटोहरू छ त्यो बाटोहरू भएर जानुपर्ने हुन्छ बिरामीहरू अनि त्यो बाटोहरूकोले गर्दा त्यो बाटो कतिवटा कति रफ खाल्डाखुल्डीहरू छ जस्तै त्यो खाल्डाखुल्डी बाटोहरू भएर जानुपर्छ त्यो अस्पताल अनि त्यो के भन्छ प्रायःजसो जो चाहिँ डेलिभरी डेलिभरी आमा हुने वाला आमाहरू हुन्छ उनीहरूलाई चाहिँ धेरै बेसी चाहिँ असर पारेको छ उनीहरूले बाटोमै त्यो बाटोको त्यो खाल्डा त्यो बाटो राम्रो नबनिएकोले त्यो अल त्यो अलकत्र राम्रो नछापिएकोले गर्दाखेरि चाहिँ अनि अस्पताल पनि यस्तै प्रकारले टाढोमा भएकोले गर्दाखेरि र त्यो गाडीमै नानीहरू भएर कसैको बारीमै नानी भएको छ कसैको चाहिँ नानीहरूको अब त्यहीँ त्यहीँ नै मृत्यु भएको पनि हामीले पाएको छ